ए आसिका दी आउनु न बस्नु न यहाँ हेर्नु न मैले यो पलङ मेरो बनाई सकेँ तपाईँलाई मैले अस्ति पलङ बनाउँदैछु भन्दैथिएँ नि यहाँनिर घरमै बनाएको यो यो के रे बजारमा पनि हेरेँ कि मैले तर अब मन परेन हौ अन्त चाहिँ घरमै मिस्त्री ल्याएर हो कस्तो राम्रो बनाइदिएको छ अब के रे अस्ति बनाएको एक महिनाहरू हुनु आँट्यो होइन र पनि बज्दैन अब हुन्छ नि कति अब्बुई अस्ति पहिलाको पलङ त अलिकिति चल्दा पनि ख्याट्याकै बजेर हो अन्त फेरि यो डुअरहरू पनि मज्जाले डुअरहरू पनि मज्जाले उयो फेरि बनाइदिएको छ यहाँ हेर्नु नि यहाँ लुगाहरू हल्दा हुन्छ हो ब्लाङकेटहरू पट्याएर यहाँ हल्दा हुन्छ फेरि यताबाट तान्दा यता अर्कोपट्टि पनि बनाएको छ तान्ने हो अर्कोपट्टि चाहिँ सामानहरू पुरा आँट्छ हेर्नु न के रे फेरि यसलाई के भन्छ जग्गा पनि नओगट्दो रहेछ सानो खालको बनाएर राख्दा पनि हुनेरहेछ हो अन्त फेरि सोफा जस्तो क्याउ सोफा जस्तै मिलाएर राख्दा पनि हुने रहेछ सानोबडे कस्तो सजिलो सजिलो राम्रो खालको रहेछ हो अब तपाईँले बनायो भने पनि यस्तै खालको यस्तै खालको डिजाइनको बनाउनु न के रे यहीँ गाउँमै छ त हौ मिस्त्री राम्रो छ त पर के रे मदन भन्ने क्याउ तपाईँले चिन्छ पनि होला हो अन्त सोफाको पनि काम गर्ने मान्छेहरू आउँदाफेरि के रे यो डिजाइनहरू क्याउ पनि थुप्रोले मन परायो कि यस्तै बनाउनु तपाईँ पनि बजारबाट नकिन्नु बजारबाट किनेको महँगो पनि भन्छ डिजाइन पनि उनीहरूकै उयो हुन्छ आफूले जस्तै सोचेको पनि हुँदैन हो यस्तै बनाउनु ल म नम्बर तपाईँलाई दिन्छु तपाईँ पनि बनाउने भन्दैथियो होइन